मेरो फ्री टाइम कसरी बिताउनु बिताउँछु भन्नु बारे बोल्नुपर्दा म एक्चुअली केही नगरी बस्नु पनि मलाई एकदमै मनपर्छ म कहिले केही नगरी पनि बस्छु मतलब यत्तिकै चुपचापसँगले पनि बस्नेगर्छु र कहिले फोन पनि पुरा युज गर्ने गर्छु फोनमा हेर्छु युट्युब भिडियोज जस्तो कि भ्लग्स इन्टरटेन्मेन्ट भिडियोज सर्ट भिडियोज रिल्स अन्त त्यही साइन्टिफिक कुराहरूको कुराहरू हेर्छु यसमै मेरो धेरै टाइम बित्छ फेरि यता म सोसियल मिडियामा फरि हरेक सोसियल मिडियामा म एक्टिभ छु फेसबुक वाट्सएप इन्स्टाग्राम स्न्यापच्याट ट्विटर यो सबमा मो एक्टिभ छु अनि यसमा पनि धेरै टाइम जान्छ इन्सटाग्राम्सका रिल्सहरू धेरै हेर्छु म आफै पनि धेरै फोटोजहरू रिल्सहरू अपलोड गर्छु जसमा मेरो टाइम त्यसममा पनि अभियस्ली गइ हाल्छ अनि म्याक्सिम टाइम यसरी म फोनले फोनमै जान्छ र अर्को कुरो म फ्री टाइम कहिलेकहीँ मलाई बाइकिङ गर्नु नि मन लाग्छ म आफ्नो बाइक निकाल्छु अनि बाइक लिएर म कुनै पनि यात्रामा निक्लिनु नि सक्छु निक्लिन्छु पनि कहिलेकहीँ अब सडन प्लान बनाएर डुल्नु जान्छु त्यहाँदेखिको फेरि अर्को जान्छु या कोही बेला साथीहरू बोलाएर चिया पिउन जान्छु केही गर्छु र इन्नोभेटिभ फ्री टाइम इन्नोभेटिम कुरा के गर्नु के गर्छु भन्दाखेरि चाहिँ म कहिलेकहीँ फेरि मलाई बुक्स पढ्नु पनि एकदमै सोखिन म आज भन्दाखेरि दुई तिन वर्ष अगाडि धेरै बुक्सहरू पढ्थे खालि म फ्री टाइममा खालि बुक्सहरू मात्रै पढ्थे नोभल्स पोएम स्टोरी बुक्सहरू धेरै पढ्थेँ धेरै धेरै धेरै पढ्थेँ मैले धेरै पढेको छु मैले धेरै किनेको पनि छु सायद एक अलमिरामा मैले राखेको पनि छु धेरै बुक्सहरू यो मेरो हब्बिस् थियो एक समय तर अहिले चाहिँ इन्टरनेट मा ज्यादा टाइम वेस्ट गर्छु म इन्टरनेट युजिङ ज्यादा गर्छु फोन्समा होइन त्यसपछि बाइकिङ पनि जाने गर्छु आजकल बाइक निकालेर टाढा टाढा यात्रामा निक्लिन्छु अन्त यो समय यसरी नै मेरो टाइमहरू बित्ने गर्छ अन्त अर्को साथीभाइहरूसँग पनि धेरै बित्छ मतलब साथीभाइहरूसँग चिया खाने निक्लिन्छु या केही कसैको कही प्रोग्रामहरू छ भने त्यहाँ पनि मजाले टाइम टाइम ज्या टाइम बिताउँछु साथीहरूसँग चाय पिने निक्लिन्छु या केही गर्नु निक्लिन्छ फ्री टाइममा या यत्तिकै पनि बस्नु पनि सक्छु त्यत्तिकै म फ्री टाइममा कति हुन्छ फ्री टाइम पाउने बितिक्कै सुत्ने म सुत्ने चाहिँ होइन तर कि चाहिँ फोन युज गर्छु या कि चाहिँ बाइक निकालेर कुनै यात्रामा निक्लिन्छु मेरो मेनमा चाहिँ त्यो आउँछ अन्त त्यो साइडमा पर्ने भनेको त्यो बुक्स पढ्ने बुक्स आजकल धेरै कम्ती पढ पढ्ने गर्दछु बुक्स एक समय धेरै पढेको थिएँ आज आजभोलि चाहिँ अलिक कम्ती पढ्छु त्यही हो अनि साथी भाइहरूसँग चाय पिउन निक्लिन्दा यसरी मेरो समयहरू बित्ने गर्दछ